पहिला हामी स्कुलहरू पढदाखेरि त है यस्तो यस्तो ग्रिटिङ कार्डहरू हामीले बजार घाटहरू एकदमै टाढा परेकोले गर्दाखेरि हामीले आफ्नै पेपरहरूमा ड्रयिङहरू गरेर हामीले फुलको पत्ताहरूलाई टालेर हामीले यो बनाउने गर्थ्यौँ ग्रेटिङ कार्डहरू बनाएर हामीले टिचर्स डेहरूमा दिने गर्थ्यौँ तर अब मैले कसैलाई गिफ्ट गरेँ भन्दाखेरि चाहिँ मैले आफूले आफ्नो हातैले बुनेर स्वेटरहरू चाहिँ मैले धेरै धेरै भन्दा पनि नजिक नजिकको साथीहरूलाई चाहिँ मैले गिफ्ट गर्ने गर्छु र दिएको पनि छु है र मैले त्यसै खासै त्यस्तो हातले बनाएको ग्रिट कार्डहरू या हस्त हस्तनिर्मित उयोहरू चाहिँ गिफ्टहरू चाहिँ अहिलेसम्म चाहिँ मैले पाएको छुइनँ तर मलाई मन चाहिँ एकदमै पर्छ हस्तनिर्मितका कलाहरू चाहिँ मलाई एकदमै मनपर्छ है र मैले आफ्नै आफ्नो हातले बनाएर गिफ्टहरू गर्नु आफ्नो हातले बुनेर दिनु यो एकदमै राम्रो लाग्छ मैले मेरो आमाको निम्ति मेरो नन्दको निम्ति मैले बनाएको थिएँ स्वेटरहरू बनाएर मैले दिएको छु मेरो साथीहरूलाई पनि मैले बर्थडेमा स्वेटर नै बुनेर गिफ्ट गरेको छु